मलाई सबै समय मन पर्ने नुस्खा चाहिँ चाय मसला हो म चाहिँ चाय मसला पहिल्यै रेडी गरेर राख्छु किन भने मलाई चाय औधी मनपर्छ पिउनु अनि त्यसको लागि चाहिँ म कालो मरिच इलायची ड्राइ अदुवा अनि तेजपत्ता ल्वाङ लाई चाहिँ अलिअलि भुटेर चाहिँ पहिल्यै मिक्सीमा पिसिकिन राख्छु अनि एउटा बतलमा भरेर राख्छु अनि चाय बनेपछि चाहिँ त्यो पाउडर अलिकति चियामा हालिदिन्छु अनि मलाई चाहिँ त्यो टेस्ट एकदमै मनपर्छ अनि चिया खानु मन परेको हुनाले चाहिँ मलाई यो नुस्खा चाहिँ राम्रो लाग्छ